हजुर ए हजुर ए हजुर गर्छु त हामीले चाहिँ अहिले तपाईँको सामाजिक यो ग्रामीण परिवेशमा विशेष गरी चाहिँ सोसियल चेन्जहरू गर्छौँ कोही बेला चाहिँ हजुर यसो सहर बजारतिर पनि जान्छौँ गाउँमा चाहिँ अब विशेष गरी हामी सामान्य प्रकारले गाउँ घर सफा गर्ने होइन बाटो घाटो सफा गर्ने यहाँ जति पनि अब यहाँ अहिले प्लास्टिकहरू छ प्लास्टिकहरूलाई चाहिँं हामीले तपाईँको भेला गरेर त्यसको प्लास्टिक ब्रिक्स बनाउने अनि त्यसलाई चाहिँ हामीले विभिन्न यो गार्डनहरूतिर त्यो प्लास्टिकको ब्रिक्सलाई चाहिँ युज गर्ने होइन अन्त नानीहरूलाई विशेष गरी यो सफाइको बारेमा अनि यो अहिलेको जति पनि पल्युसन भइरहेको छ यो वातावरण त्यो बारेमा उनीहरूलाई अवेर गराएर विशेष गरी जति पनि विद्यार्थी नानीहरू छ उहाँहरूलाई लिएर चाहिँ त्यो सफाइ अभियानहरू हामी गर्छौँ अन्त त्यो चाहिँ हामीले हप्तामा एक पल्ट गर्ने गर्छौँ आइतवारको दिन अनि त्यो दिन चाहिँ प्रायःजसो जति पनि विद्यार्थीहरूलाई हामीले आठ बजेतिर भेला गरेर उहाँहरूलाई अब हातमा ग्लोभ्सहरू दिन्छौँ अन्त उहाँहरूलाई दिएर हामीले गाउँ वरिपरि परिसरमा रहेको जति पनि मैलाहरू छ है प्लास्टिकहरू छ ती सबैलाई सङ्कलन गरेर चाहिँ एक ठाउँमा राखेर यसरी प्लास्टिक ब्रिक्सहरू बनाउने गर्छौँ अनि जगा जगा जति पनि मैला पानीहरू जमेको छ होइन त्यो मैला जमेकोहरूलाई चाहिँ हामीले फालेर त्यहाँनिर अब ब्लिचिङ पाउडरहरू लगाउँछौँ ताकि त्यो मच्छरको लार्भाहरू नफैलियोस् त्यसले चाहिँ अब यो डेङ्गुहरू नफैलियोस् भनेर नि गाउँ घरमा पल्युसन भयो भने त अलिक असुविधा हुन्छ अनि कहिले काहीँ त हामीले विशेष गरी गाउँ घरमा जति पनि गरिब नानीहरू छ है त्यसको आर्थिक अवस्था एकदमै कमजोर छ अन्त उहाँहरूलाई पुरा हामीले जति पनि हामी अलिकति एजुकेटेड हामी छौँ जमात होइन हाम्रो यो अर्गनाइजेसनमा हामीले चाहिँ मिलेर उहाँहरूलाई फ्री अब् कस्ट एउटा ट्युसन है कोचिङहरूको पनि हामीले व्यवस्थाहरू मिलाएका छौँ अन्त उहाँहरूलाई त्यसरी हामीले गराउँदै आएको झन्डै तपाईँको पाँच छ वर्ष भन्दा धेरै भइसकेको छ

हाम्रो उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ अब विशेष गरी हाम्रो कार्यले नै हजुरहरूलाई उद्देश्य बताइहालेको छ विशेष गरी त अब घर सफा राख्नु होइन अहिलेको यो बढ्दो ग्लोबल वार्मिङ भनौँ न अहिले होइन पल्युसन भएको कारणले गर्दा विभिन्न प्रकारको प्रदूषणको कारणले गर्दाखेरि अहिले एकदमै बढ्दो तापक्रम अनि यो अहिलेको विभिन्न घटनाहरू घट्दो जस्तो ल्यान्डस्लाइडहरूदेखि लिएर गाउँ घरतिर मात्रै नभएर स सहर बजारमा नि यस्तो समस्याहरू देखा पर्छ तर अब हामी चाहिँ एउटा ग्रामीण परिवेशमै भएको कारणले गर्दाखेरि सहर बजारमा चाहिँ बेला बखत कहिले काहीँ टिम बनाएर हामी जाने गर्छौँ तर अधिकतम मात्रमा हामीले खट्ने हाम्रो अब बेस धरातल भनेको चाहिँ गाउँ भएको कारणले गर्दाखेरि चाहिँ हामीले विशेष गरी है गाउँमा नै यस प्रकारको कार्यहरू चाहिँ गर्ने गर्छौँ अनि गाउँलाई सफा राखौँ स्वच्छ राखौँ भन्ने चाहिँ हाम्रो मेन उद्देश्य अनि नानीहरू जति पनि जो आर्थिक विपन्न अवस्थाका नानीहरू छ उहाँहरूलाई चाहिँ एकदमै शिक्षादेखि चाहिँ वञ्चित नहोस् भनेर उहाँहरूलाई एउटा सही शिक्षा है एउटा उच्च शिक्षासम्मको लागि चाहिँ पुर्याउने चाहिँ हाम्रो एउटा मेन उद्देश्य हो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर तर हामीले अब कोसिस चाहिँ गर्न सक्छौँ जस्तो कि अब हामीले भनौँ न अब अहिलेको समयमा अब प्लास्टिक त एकदमै अनिवार्य छ तर पनि हामीले यसको प्रयोग चाहिँ अधिक मात्रमा नगरेर जुन जुन ठाउँमा चाहिँ प्लास्टिकको जगामा हामीले कागज है ब्यागहरू जो चलाउन सक्छौँ भने त्यसमा चाहिँ हामीले अब कागजद्वारा निर्मित हामीले जो चाहिँं एकदमै कुहिने खाले भनौँ न है सामानहरू चलायौँ भने चाहिँ अझै सुविधा हुन्छ नि भन्ने कुरालाई हामीले केही हदसम्म चाहिँ रोकथाम गर्ने प्रयास हो हाम्रो हजुर ए हुन्छ ए हवस् ल धन्यवाद